हाम्रोतिर चाहिँ कुकुरले टोक्यो भने सबै कुरो भन्दा पहिले चाहिँ हाम्रो हस्पिटलहरू टाढो हुनाले पुत्काको महहरू लगाउँछौँ अनि अरू दबाईहरू के के गर्छौँ त्यहीबाट समय निकालेर चाहिँ हस्पिटल लान्छौँ अन्त डक्टरले त्यही सुई पानीहरू के के गरिदिनुहुन्छ अनि त्यहीबाट अब डक्टरले कति लगाउनु भन्छ सुई त्यतिसम्मै अब लगाउनु पऱ्यो